हाम्रोदेखि चाहिँ हाम्रो अब सब्जी किन्ने अन्त चामल गहुँहरू किन्ने जग्गा चाहिँ बजार गएको भन्दा चाहिँ धेरै नजिक हो अब हामीलाई यहाँबाट बजार जानु भनेको अब कति तपाईँको नभनेको पनि दुई घन्टा जस्तो लाग्छ होइन तर अब त्यहाँ दोकान चाहिँ अब तपाईँको हाम्रो घरको तल्लोपट्टिमा छ त्यो चाहिँ तपाईँको लाग्छ अब दस मिनट बेसी न बेसी दस मिनट लाग्छ हो अन्त त्यहाँ सब्जी अब सब्जी भन्दा पनि अब त्यहाँ तपाईँको राम्रै छ त्यहाँतिर दोकानतिर पनि होइन अन्त त्यसमा अब दाम घटाउनु बढाउनु घटाउनुमा चाहिँ अब घटाउनु चाहिँ पाउँदैन त्यहाँ पनि अब किनकि उनीहरूले पनि अब बजारबाट फिक्स्ड प्राइसमा ल्याएको भन्छ अब उनीहरूले पनि अब नाफा राख्नुपर्छ गाडी भाडाको त्यस्तो त्यस्तो भनेर चाहिँ अन्त चाहिँ दाम चाहिँ घटाउनु मान्दैन होइन अन्त पेमेन्टहरू चाहिँ अब अनलाइन नै अनलाइन चाहिँ हुँदैन क्यास नै हुनुपर्छ हो अन्त त्यहाँको मालिक अब अलिक राम्रो छैन मालिक अलिक फुर्के फुर्के छ घोसे घोसे छ होइन मालिक चाहिँ मलाई त्यही कारण चाहिँ मनपर्दैन त्यहाँको मालिक चाहिँ अन्त मालिक पनि अब अलिक हेर्दै रिसैउठ्दो छ होइन बोल्नु पनि जान्दैन पुरा फुर्के बोल्छ निहुँ खोज्छ निहुँ खोज्ला जस्तो गर्छ होइन अन्त के के पाउँछ भने त्यहाँतिर अब सब्जी चामल गहुँ खाने चिप्स बिस्किट अब तेल रासिनपानी सबै पाउँछ होइन अन्त त्यही भएर चाहिँ त्यो मान्छे अलिक फुर्के फुर्के घोसे घोसे अलिक त्यस्तै खालके छ होइन त्यही कारण चाहिँ मलाई त्यो मान्छे मनपर्दैन अन्त अब बजार अब बजारको भन्दा यहीँ छेउमै छ घरदेखि त यहीँ तल्लोपट्टि नै हो राम अब सामानहरू सब राम्रै हुन्छ एक्सपाइर भएको चाहिँ हुँदैन तर पनि मालिकको व्यवहोरा चाहिँ ठिक छैन अन्त चाहिँ मनपर्दैन हो त्यति नै हो